घरपालुवा जनावरहरूमा मलाई कुकुर धेरै नै मनपर्छ कुकुर किन भन्दाखेरि कुकुरहरू धेरै नै इमान्दार हुन्छ मानिसहरूप्रति उनीहरूको व्यवहार एकदमै राम्रो हुन्छ धेरै नै राम्रो हुन्छ आफ्नो घरको सुरक्षा गर्छ जस्तै राति केही कुरो आयो भनेदेखि उनीहरूले मानिसहरूलाई अगाडिबाट नै सतर्क गराउँछ र मानिसहरूको एकदमै राम्रो साथी पनि हुने गर्छ कुकुर तपाईँई कतै जानुभयो भने कुकुरले तपाईँलाई छोड्दैन सँगै जाने जाने गर्छ तपाईँलाई साथी हुन्छ र कुकुरले तपाईँको घरको पनि एकदम सुरक्षा गर्छ यदि तपाईँ कतै जानुभयो घर छोडेर भनेदेखि कुकुरले तपाईँको घर पनि रक्षा गरिदिने गर्छ र एकदमै राम्रो जनावर हो कुकुर भन्ने र मानिसहरू धेरै नै मानिसहरूले आजकल कुकुरलाई एउटा पाल्तु जनावर बनाएर पाल्ने गर्छन् धेरै नै राम्रो हुन्छ कुकुरहरू